ए सुन्नुहोस् न तपाईँ माथि दार्जिलिङबाट बोल्नुभएको हो ए तपाईँले दार्जिलिङमा ट्राफिक पुलिस है तपाईँ त्यही त हामी म चाहिँ यहाँ सिलगढीको हो कि अन्तखेरि दार्जिलिङमा अब त्यो पार्क गर्ने जग्गाहरू छ कि अस्ति पनि म आएको थिएँ दार्जिलिङमा गाडी लिएर है त्यस्तो पार्क गर्ने जग्गाहरू त्यस्तो थिएन है त्यो अब मिलेन हो त्यो भएर चाहिँ अहिले कस्तो छ तपाईँ अहिले त्यहाँ भनेर सोध्नु तपाईँलाई कल गरेको तपाईँलाई ए मोटर स्ट्यान्डतिर पाउँदैन होला राख्नु गाडीहरू है ए त्यस्तो मोटर स्ट्यान्डमा चाहिँ अब स्ट्यान्डमा चाहिँ कस्तो खालको समस्याहरू छ अब भनिदिनुहोस् न ट्राफिकतिर है ए त्यसो भए म आऊँ भनेको हो

ए तपाईँलाई म कल गर्छु नि इन्फर्म गर्नुहोस् न तपाईँले मलाई है तपाईँलाई म कल गर्छु नि हुन्छ हुन्छ